खाना पकाउनुको लागि मलाई ए तिस मिनट यता एक घन्टा जस्तै चाहन्छु किनकि अब खाना हेरिहेरि हुन्छ कसै छिटै समय समय नलाग्ने छुटै पाक्ने खालकै हुन्छ कति अब समय लाग्ने नै खालकै हुन्छ धेरै मरमसला लाउनुपर्ने ढिलो पाक्ने त्यस्तै खालकै हुन्छ र चाहिँ तिस मिनेट एक घन्टा चाहिँ एक घन्टा जस्तो मलाई समय चाहिँ चाहिन्छ नै खाना पकाउनुको लागि त्यसमा मलाई पकाउनु नजा नजानेको चाहिँ के रहेछ भने मटर पनिर रहेछ मटर पनिर मैले अब हामी गाउँठाउँमा त्यस सबै सामानहरू पाउ पाइँदैन अनि मटरहरू अब मैले समयमै भिजाउनु पर्ने रहेछ त्यसमा मैले समयमा साथमा भिजाइनँ अनि पनिरहरू पनि यसो फ्राई गरेर चाहिँ त्यसलाई पकाउनु पर्ने रहेछ त्यसमा त्यतिकै मैले नजानिकन नै पकाएँ अनि मलाई समय नैँ बहुतै लाग्यो त्यसमा फेरि गरम मसालाहरू पनि चाहिने थिएछ अनि यो पकाउनु नजानी वा जानी भए पनि निकै समय लगाएर नजानी जानी भएर पनि मैले चाहिँ यो मटर पनिर पकाएँ